मेरो व्यक्तिगत लक्ष्य आर्मी हो अनि मलाई आर्मी हुन धेरै नै मन छ किनभने आर्मीले हाम्रो देशलाई सुरक्षित राखिएको छ यसरी नै मलाई पनि मेरो देशलाई सुरक्षित राख्न मन छ मलाई अनि मलाई यो आर्मीको लागि मैले एकदमै अभ्यास गरेँ म ताइक्वान्डो पनि गएँ अनि म बाह्रौँ श्रेणी विज्ञानपट्टिमा छु अनि मलाई विज्ञानमा एकदमै रुचि छ यसैले मलाई नेभी नभए आर्मी हुन मन छ अनि मैले यो आर्मीको लागि ताइक्वान्डो गएँ अनि ताइक्वान्डो चार वर्ष मैले एकदमै अभ्यास गरेर ब्ल्याक बेल्ट प्राप्त गरेँ अनि आर्मीका निम्ति हामी एकदमै कठोर हुनपर्छ अनि एकदमै ताकतवर हुनपर्छ अनि यसरी नै मलाई पनि हुन मन छ अनि मेरो आमा बाबाले गर्दा नै मलाई यो आर्मी जान मन छ अनि मलाई एकदमै रुचि छ अनि मेरो बाबा अनि आमा आमा त हुनुहुँदैन तर बाबा बाबाले गर्दाखेरि मलाई आर्मीपट्टि एकदमै रुचि धेरै नै छ किनभने मेरो बाबा पुलिस हुनुहुन्छ अनि मलाई बाबाले एकदमै प्र इन्सपायर गर्नु हुन्छ कि जाउ भनेर यता आर्मीपट्टि अनि मेरो काका पनि आर्मी हुनुहुन्छ त्यहीकारण चाहिँ मलाई आर्मी हुन धेरैभन्दा धेरै नै मनपर्छ आर्मीका निम्ति हामीले एकदमै लेख्न पढ्न कुद्न पर्छ